हेलो विशाक भाइ हेलो सुन्नुहुँदैछ ए के अरे मलाई तपाईँको नम्बर छ त्यहाँनिर एकजना अलिकति उसले दिएको कि अन्त यसो नानीहरू लिएर चाहिँ त्यहाँनिर घुम्नु आउँ भनेको नि त हो अन्त तपाईँको नम्बर दियो उहाँले घुमाइदिनु हुन्छ गाडी त उहाँको भनेर भन्नुभयो नि त कि अन्त फोन गरेको कालिम्पोङको घुम्नुलाइक लाइकको ठाउँहरू कतिवटा होला मलाई भनिदिनु होस् न हौ हजुर

हजुर ए त्यही त एकैछिनमा घुम्छ नजिक त घुम्नु अन्त खानाहरू नखाई ए भनेपछि कति लाग्छ होला है घुमेको चाहिँ हजुर हजुर ए फुल डे गर्यो भने चाहिँ कति होला भाइ

ए अन्त के अरे त्यो त कालेबुङभित्रको मात्रै भनेपछि बाहिरखेर पनि लानुहुन्छ तपाईँले

लाभामा त यसो मैले इन्टरनेटहरू हेर्दा त जहिले धुम्म कुहिरो लाग्दोरहेछ है ए हुन्छ भाइ म त्यहाँनिर आएर म आफ्नो मान्छेको घरमा बस्छु आएर चाहिँ दुई तिन दिन बस्छु कि म तपाईँलाई फोन गर्छु नि अब त्यो कालिम्पोङ भित्रको मात्रै घुम्ने कि बाहिर पनि घुम्ने कि मिलाएर तपाईँले घुमाइदिनु होस् न अलिकति मिलाएर गरिदिनु होस् न भाइ ल म बसुन्जेल दुई तिन दिन तपाईँकै गाडी चलाउँछु नि हुन्छ भाइ राखेँ है